मैले चाहिँ मेरो लाइफमा अहिलेसम्म अब यस्तो खालको सिचुवेसन चाहिँ कहिले पनि फेस गरेको छुइनँ किनभने अब प्रायः म चाहिँ सबैसँग मेरो फ्रेन्डसिप चाहिँ राम्रै छ अन्त यसै कारणले गर्दा पनि होला अब यो सिचुवेसन चाहिँ मैले अब अहिलेसम्म फेसै गरेको छुइनँ